भारतमा बिहानको नास्ताहरू रोटी सब्जी अचार दुध दही यस्तै हामी घिउ त्यहाँबाट दाल भात सब्जी माछा चिकन पाँच फोरन कोपी दाल भात खान्छौँ